गाउँको शिक्षा कम्ती भएकोले गर्दा अब शिक्षा कम्ती भएकोले गर्दा अब गाउँमा त्यही भन्न सक्दैन भएको कुराहरू सही प्रकारले भन्न सक्दैन शिक्षा कम्ती भएकोले गर्दा अन्त सहरको जस्तो अब प्रब्लमहरू भन्नु सक्दैन त्यही लागि सरकारले पनि गाउँको कुराहरू दबाएको जस्तो लाग्छ अन्त अब ग्रामीण अब ज जनतामा अब त्यही अब पढाइकै प्रब्लम छ लाग्छ किनकि अब गाउँमा सरकारी स्कुल हुँदा हुँदा पनि गाउँको छात्रहरू अब सहरमा जान्छ पढ्नु लागि अन्त यति आइसिडिएसहरू हुँदा पनि यति धेरै अब सरकारले गाउँमा पनि गरिदिएको छ तर पनि गाउँको उयो छात्रहरू बाहिरै जान्छ पढ्न लागि